मलाई मनपर्ने नेपाली भाषाका उखानहरू यस्ता छन् आकाशको फल आँखा तरि मर आफू भलो त जगतै भलो नमच्चिने पिङको सैयौँ झट्का